लौ अब उहिलेको जमानाको पुरानो फोन सानो फोन र अहिलेको यो दुई हजार तेइस सम्मको अहिलेको फोनमा पहिलाको त फोर जी फाइभ जी सिक्स जी केही पनि थिएन भनेदेखि फोन आउनु जानु मात्रै थियो अहिलेको फोनमा हेर्नुहोस् स्कुले नानीहरूलाई भएन घरमा बसी बसी अफिसको कामहरू गर्नेहरूलाई र हरेक कुराको हरेक कुराको सुविधाको लागि अहिलेको मानिसहरूलाई इन्टरनेटको जमाना भएको कारणले गर्दाखेरि गुगल भन्ने एउटा नाम बन्छे गुगल तर यसले काम गऱ्यो संसारलाई सुख दिने अहिलेको मानिसहरूलाई सबै कुराको सुविधा दिने काम गरिरहेको छ र अहिले त घरमा बसी बसी हामीले चन्द्रलोकको चन्द्रयानहरूको सूर्यको देशहरूको कहाँ कहाँको पनि सुविस्ताहरू आराम गर्न पाउँछौँ कहाँ कहाँको झगडा भएको कति टाढा टाढामा भएको एकदमै सुसमाचार अनि कोही नराम्रा घटनाहरू पनि हामी घरमा बसेर देख्न पाउँछौँ सुन्न पाइरहेका छौँ यो हाम्रो पहिलाको जमाना भन्दाखेरि र अहिलेको जमानामा एकदम आकाश पातालको फरक भएको हामीलाई महसुस भइरहेको छ र र अहिले हामी खुसी हुनुपर्छ किनभने नानीहरूलाई घरमा बसेर दिल्ली बम्बई कलकत्ता बोर्डको कहाँ कहाँको कोइसन पनि स्कुले नानीहरूले घरमा बसेर आफ्नो फोनको माध्यमद्वारा नानीहरूले सुविधा गर्न पाइरहेका छन् नानीहरू पास भएर गइरहेका छन् नानीहरूले सुविधा पाएका छन् र यसलाई एकदमै अहिलेको फाइभ जी हुन आँटिसकेको छ फोर जी त भइसकेको थियो चल्दै पनि गरिरहेको छ र अहिले सरकारले फाइभ जी पनि यसलाई तर्खरमा छ र यो फाइभ जी पनि भइदियो भने अझै कति सुविधा होला हामीहरूलाई हेर्नुहोस् म त यस्तो लाग्छ कि कि घरमै बसेर सौदापात पनि घरमै प्याकेट लन्च आइपुग्छ होला पकाउनु पर्दैन होला जस्तो पनि लाग्छ घरिघरि त यसो विचार गर्छु फेरि हामीलाई हामी अब एउटा भेजिटेरियन मान्छेलाई हरेक कुराको सुविधा मिल्ला या नमिल्ला खानापिनाको कुरा त अलग्गै रह्यो र एकदमै सुविधा अहिलेको सरकारलाई धन्यवाद अहिलेको हाम्रो एकदमै जेनरेसनलाई धन्यवाद सबै कुराको सुविस्ता मिलाइदिएर पहिला पहिलाको नानीहरू पढे पढ्नुको लागि आफ्नो खुट्टाले चप्लीमा स्कुल जान्थे भने अहिले नानीहरूले हरेक कुराको सुविधा हुनुको साथसाथै अहिलेलाई एकदमै धेरैधेरै सरकारले त्यो फोनले राम्रो गरिरहेको छ